पहिलाको जमानामा मात्रै गाईको मलको प्रयोग गरेर खेती बाली गर्ने समय थियो भनेदेखि आजको जमानामा त्यही गाईको मललाई पनि कम्पोस्ट मल बनाएर धेरै उत्पादन हुनसक्छ त्यतिमात्र नभएर रासायनिक मलहरूको पनि उपयोग गरेर धेरैभन्दा धेरै अनि गुणस्तरको उत्पादन गर्न सकिन्छ बाली बढाउन सकिन्छ यसो गर्नाले कम्ती खेतीपाती गर्दा पनि धेरै उत उत्पन उत्पादन हुने सम्भावना रहन्छ